त्यो टाइममा चाहिँ अब त्यो मान्छे नबोल्ने त्यत्तिकै अल्छे हो बोल्ने नबोल्ने त्यही अब उयो भित्रभित्र मनमै कुरा खेलाइबस्ने मान्छे चाहिँ के अब अन्त म चाहिँ अब बोलिरहने अब कम्फोर्टेबल हुनुपर्यो नि त एकाअर्कासँग होइन त्यो मान्छे त बोल्ने बोल्थिएन पनि अन्त बोलायो कोट्याउँदै बोलाइरनुपर्ने हो मजा आउँथेन नि त अलिक बोल्ने भए पो मजा आउँछ होइन आफूसँग अलिकति बोल्ने बोलचाल अन्त बाहिर गयो एक्लै कफी खायो त्यो मान्छे बोल्थिएन त्यस्तै थियो हो अहिले के भन्नु अब हजुर